पहिलाचोटि मैले बागवानी सुरु गर्दा मसिनो मसिनो फुलको बिरुवाहरू ल्याएर गमलामा रोपेर मल माटो हालेर रोपेर त्यसलाई पानीहरू हालेर उब्जाएँ र त्यो मज्जाले ठुलो भएर फुलेर मगमग सुगन्धहरू आएर मेरो घरलाई पुरा सुगन्धित पारिदियो र एकदमै म पुरा खुशी भएँ र मलाई बागवानी गर्नु बहुतै इच्छा लाग्छ र बहुतै म त्यो कुरालाई फलो गर्छु र म एकदमै सानो सानो बिरुवाहरू ल्याएर पनि त्यसलाई रोपेर ठुलो पारेर फलाएर फुलाएर गर्ने गर्छु